हजुर हो त भन्नुहोस् न हजुर हजुर ए हाम्रो दोकानमा सुक्खा मिठाईहरू त जुलापीहरू अन्त त्यही के भन्छ मिस्टी गुलाबजामुन बर्फीहरू पेडाहरू यस्तो थुप्रै छन् त्यहाँनिर हजुर तपाईँलाई चाहिँ कुन चाहिँ चाहिएको

अनि मोतीचुरको लड्डु पनि छ हजुर त्यो त पाँच रुपियाँ हो एउटाको पाँच रुपियाँ गोटा हो हजुर पाउनु हुन्छ अब हेरिहेरि हुन्छ तपाईँले त्यहाँनिर के के लानुहुन्छ त्यहाँबाटै हेरिहेरि डिस्काउन्ट गर्छु नि अब त्यहाँनिर तपाईँले त्यहाँनिर होइन अरू पनि थुप्रै मिक्स गरेर लानु भयो भने चाहिँ त्यहाँनिर अलिक भए पनि डिस्काउन्ट हुन्छ हो तपाईँले अन्त त्यहाँनिर अब कतिको पो लानुहुन्छ भन्नु भयो एक सौको त अन्त त्यहाँनिर डिस्काउन्ट गर्नु त होइन नि अब तपाईँले अब थुप्रै त्यो मिसाएर लानुहुन्छ भने चाहिँ म अलिक भएपनि त्यहाँनिर डिस्काउन्ट गर्नुसक्छु एक सौको एकछिन है पर्खिनुहोस् है

यसै तपाईँ कति दिनुहोस् भने नि कति जस्तो भन्नु पनि हो अब तपाईँलाई म एक सौ असीहरू दिनुहोस् न हुन्छ अन्त अरू लानुहुँदैन ए हुन्छ हुन्छ